अहिले चाहिँ समाचार कथाको रूपमा चाहिँ मैले द तेलगी स्टोरी भन्ने हेर्दैछु जुन चाहिँ मा चाहिँ एउटा पात्रले सानो झोपडीबाट जुठो अरूले खाएर उबारेर फ्याँकेको खाना खाएर आफ्नो छाक टार्नु पर्ने अवस्थादेखि उठेर मुम्बईमा गएर मुम्बईमा गएर काम गर्दा गर्दै अनि पछि चाहिँ स्ट्याम्प पेपरको स्क्याम गरेर पैसा कमाएको र आफ्नो जीवन सुधारेको चाहिँ एकदम रोचक लाग्छ त्यसमा उसले त्यो स्क्याम गरेको पार्टलाई उसले त्यो ढाँटेर छलेर कमाएको भागलाई भन्दा पनि म उसको सङ्घर्षलाई उसले गरेको कामलाई चाहिँ म एकदम सराहना गर्छु जुन चाहिँ चाहिँ मलाई एकदम रोचक लाग्छ र त्यतिको सङ्घर्ष मान्छेले सकरात्मक विषयमा लगाउन सके राम्रो हुन्छ भन्ने चाहिँ मेरो विचार छ